औ सम्झना नि अस्ति मैले साँच्ची भन्दा कि उयो आजियोबाट एउटा टिसर्ट अर्डर गरेको थिएँ कि ब्लू कलरमा छ अन्त त्यहाँदेखि त्यो अर्डर गरेको थिएँ पुरा मनपऱ्यो अब इमेजमा देखाउँदा चाहिँ कस्तो राम्रो थियो हो पाँच सय थियो त्यसको दाम अन्तदेखि मैले चाहिँ अर्डर गरेको थिएँ कि अर्डर गरेर आएँ त तर कस्तो घिनलाग्दो क्वालिटी त्यसको त्यो रबर प्रिन्ट रहेछ त्यो लुगाको कि त्यो रबर प्रिन्ट रहेछ त्यहाँदेखि अलिकति पानी लाएर यसो अलिकति दलेको त त्यो रबर प्रिन्ट त निस्क्यो अन्तदेखिन् ए हुँदैन रहेछ भनेर रिटर्न गरिदिएँ नि अँ लुगाको क्वालिटी पनि कस्तो घिनलाग्दो थियो ब्ल्याकमा त्यो वाइट कलरको प्रिन्ट थियो कि त्यो ब्ल्याक कलर पनि एकपल्ट धुँदै जान्छ जस्तो थियो र मैले त्यहाँदेखि उयो गरिदिएँ अँ रिटर्न गरिदिएँ राम्रो थिएन नि एकदमै राम्रो थिएन अहिलेसम्म त्यो आजियोबाट आएकोमा सबभन्दा घिनलाग्दो क्वालिटी चाहिँ त्यही लुगाको थियो हौ छ्या अँ अँ इमेजमा त कस्तो राम्रो देखाउँदै थियो कि क्या घटिया क्वालिटी नि आम्मममम अँ मनपर्नु चाहिँ पुरा मनपरेको अबो लाउँदाखेरि पनि डी फिटिङ भयो कि तर त्यसको त्यो लुगाको क्वालिटी त्यस्तै हो त्यसको त्यो रबर प्रिन्ट पानी लाउँदाखेरि पनि जाने घिनैलाग्दो थियो नि